हेलो तपाईँको भेस्ट दोकान छ नि त्यहाँबाट मैले हिजो चाहिँ भेस्ट किनेको थिएँ अनि एकदमै मनपराएरै लगेको थिएँ त्यही कारण चाहिँ कल गरेको किनभने त्यो भेस्ट लगाएको थिएँ मैले तपाईँको त्यहाँ ट्राई गरेको थिएँ राम्रो लागेको थियो अन्त मैले घर लगेको थिएँ अनि त्यहाँ मेरो आमा बाबा साथीहरूले पनि पुरै पुरा मन परायो अनि राम्रो राम्रो भन्यो कि मलाई राम्रो देख्यो भनेर त्यही कारण चाहिँ मलाई त्यही भेस्ट चाहिँ तर अब एकदमै थरी थरीको प्रिन्टिङ भएको चाहिँ मलाई चाहिएको छ भोलि किनभने मेरो हिजो अस्ति साथी आएको थियो उता लन्डनबाट अन्त चाहिँ त्यही कारण चाहिँ अब मेरो साथीहरूले त्यो भेस्ट पुरा मनपरायो त्यही कारण चाहिँ तपाईँकोमा आउँछु भनेको छ भोलि त्यही कारण चाहिँ मलाई त्यही त्यस्तै खाले भेस्ट तर अब डिफ्रेन्ट धेरै अब अर्कै अर्कै अर्कै अर्कै प्रिन्टिङ भएको छ भने चाहिँ मलाई राखिदिनोस् म भोलि आउनु चाहन्छु त्यहाँ अनि त्यहाँ त्यो तपाईँको त्यो भेस्टको क्वालिटी पनि एकदमै दामी थियो अनि मलाई एकदमै मन पराई मनपऱ्यो त्यो भेस्ट होइन अनि चाहिँ अब भोलि चाहिँ मलाई त्यो भेस्ट चाहिन्छ सो त्यही कारण चाहिँ तपाईँ त्यो भेस्ट एकदमै तयारी गरेर राखिदिनु होला